मेरो गाउँमा मान्छेले ओजन बढाउनको लागि अब के गर्छ भन्दाखेरि खानासाना खान्छ सुत्छ दिनभरि हो त्यस्तै प्रकारको छ खाना खाएर सुत्यो अब फास्टफुडहरू खान्छ धेरै मोटाउनको लागि